मलाई मनपर्ने गीतहरू चाहिँ अहिले चल्दै गरेको ट्रेन्डिङ गीतहरू चाहिँ मनपर्छ होइन मलाई पुरानोहरू चाहिँ मन पर्दैन जुन चाहिँ अहिले ट्रेन्डिङमा चल्दैछ तिनीहरू मनपर्छ म चाहिँ गीत चाहिँ स्पोटिफाइबाट सुन्ने गर्छु होइन अन्त अहिले जस्तै बादल वर्षा बिजुली भन्ने ट्रेन्डिङमा चल्दैछ त्यस्तै इत्यादि इत्यादि त्यस्तैहरू सिक्छु म त्यस्तैहरू सुन्छु